हामीले पनि थुप्रै जग्गा डान्स पार्टिसिपेट गरेको जस्तो कि मालबजार सिलगढी छ जलपाइगुडी जलपाइगुडीमा चाहिँ हामीले वर्कसप पनि गरेको हो एक हप्ताको जस्तो हुन्छ वर्कसप चाहिँ जहाँ चाहिँ थुप्रो पार्टिसिपेटहरू आउनु आउनुहुन्छ थुप्रो जग्गाको आउनुहुन्छ जहाँ कि हामीलाई पनि नर्भस फिल हुन्छ जहाँ कि हामीले उल्टा गर्छु कि राम्रो गर्दिनँ कि जब हामीले स्टेप स्टेजतिर जान्छु त्यतिखेर नै हामीले उयो फर्स्ट त्यहाँ उयो दर्शकहरू भक्कु हुँदा चाहिँ हामीलाई पनि यो नर्भस नर्भस हुन्छ कि जब हामीले नराम्रो गऱ्यो कि त्यहाँ उयो कुन कुन स्टेपहरू मिस्टेक गर्यो कि त्यहाँ चाहिँ उयो त्यहाँबाट जर्जहरूले पनि मार्क्सहरू काट्थ्यो कि जहाँ उयो राम्रो गरेन जहाँ उयो बिग्रायो त्यहाँ चाहिँ उयो मार्क्सहरू काट्नुहुन्थ्यो हामीलाई पनि अलिकति नर्भस त फिल हुन्थ्यो जब कि त्यहाँ डान्स गर्दा गर्दा चाहिँ दर्शकहरू पनि चिलाउँथ्यो त्यतिखेर चाहिँ हामीले पनि अझ उयो जोस आउँथ्यो कि अझै हामीले गरौँ गरौँ भन्दै त्यतिखेर चाहिँ हामीलाई अझ उयो बेसी जोस आउँथ्यो